हेलो भाउजू गुड मर्निङ ए तपाईँले रेन्टको लागि फोन गर्नु भएको थियो होला नि हेर्नु होस् न हौ यी मेरो त यो पालि पनि सेलेरी भएको छैन कि हजुर त्यही त भाउजू अस्तिको महिनाको दिनु पाएको छुइनँ यो महिनाको दिनु पाएको छुइनँ यो सेलेरी भए पछि म एक चोटि दिऊँ भनेर नि भाउजू अम्बो अहिले नै यत्रो छ अहिले दुई हजार तिर्दैछु भाउजू अब फेरि तपाईँले बढाउनु भयो भने त अन्त के गर्नु हौ अन्त त्यति त मेरो त कमाइ पनि छैन नि हौ होइन एक चोटि त न बढाइदिनु होस् न पाँच पाँच सय रुप्पे त अम्बो तपाईँले पाँँच सय रुप्पे बढाइदियो भने त पच्चिस सय हुन्छ अन्त यता फेरि बत्तीको अलग्ग तिर्नु पर्छ हामीले अन्त बत्तीको पनि त कम्ती आउँदैन पाँच रुप्पे युनिट गरेर लिनु हुन्छ तपाईँले हो अन्त त्यही त अन्त अस्ति दाजुले त्यो बत्तीको पनि दस रुप्पे युनिट बनाइदिन्छु भन्दै थियो र बत्तीको पनि पाँच रुप्पे युनिट हुँदैन अब हो तपाँईको उयो भएछ त्यो भन्दा बेसी चल्दो रहेछ अन्त दस रुप्पे युनिट भन्दै थियो हो अन्त यता अब बत्तीमा पनि हेर्नु महिनामा आठ सय नौ सय रुप्पे आउँछ अब त्यो दस रुप्पे युनिट गऱ्यो भने त बत्तीको सोह्र सय हुन्छ अनि यता तपाईँ पाँच सय बढाउँदाखेरि पच्चिस सय भाडा गर्दा त आम्माम् मेरो त कम्ती पुगेन त हुन्छ भाउजू अब फेरि दिँदिनँ भन्यो भने घरबाट निकाली दिन्छ होला हुन्छ भाउजू म अर्को हफ्ता मेरो पाउँछ कि म सेलेरी आउनु बित्तिकै म रेन्ट पठाइदिन्छु नि ल भाउजू हुन्छ हुन्छ हुन्छ भाउजू हुन्छ हवस् हजुर हुन्छ हुन्छ भाउजू हुन्छ हुन्छ हुन्छ भाउजू हुन्छ म पठाइदिन्छु हुन्छ